अब कालिम्पोङ जिल्लामा चाहिँ मुख्य शिक्षा दिने ठाउँहरू चाहिँ के के छ भन्दाखेरि यता स्कुलहरू भयो एसयुएमआई स्कुल भयो अन्त यता कुमुदिनीहरू भयो अन्त डक्टर ग्राहम्स होम्सहरू भयो यता केटीहरूको गर्ल्स स्कुलहरू छ अन्त त्यो प्रणामीहरू छ तर अन्त राम दाहालहरू छ अन्त यता कलेज हेरौँ भने चाहिँ यता अब कालिम्पोङ कलेजहरू छ अन्त क्लुनी कलेजहरू अब जहाँ चाहिँ अब केटीहरू मात्रै हुन्छ अन्त बिटी कलेजहरू भयो अन्त पोलिटेक्निक कलेजहरू भयो अन्त यता अब कम्प्युटर कम्प्युटर क्लासहरू हेरौँ भने चाहिँ आइसेक्ट सेन्टरहरू भयो वेबल सेन्टरहरू भयो हो यस्तोहरू छ अब युनिभर्सिटी चाहिँ कालिम्पोङमा अब फिलहाल छैन अन्त त्यो चाहिँ अब हामीले गर्नु पऱ्यो भने उता सिलगडी साइडतिर नभए यता सिक्किमहरूतिर जानु पर्छ त्यस्तोहरू छ अन्त अब मान्छेले अब मुख्य मन पराउने अब मन पराउने उनीहरूको सब्जेक्टहरू चाहिँ के के हो त्यस्तो भन्दाखेरि चाहिँ अब मन पराउने अब बिषयहरू भयो त्यस्तोहरू के के भन्दा चाहिँ प्रायः जस्तो अब हिस्ट्रीहरू मन पराउँछ अन्त यता म्याथ्सहरू भयो कतिले म्याथ्सहरू अब राम्रो हुन्छ म्याथ्स पनि राम्रो छ कतिजना यतातिर अन्त हिस्ट्रीतिर प्राय जस्तो अब दामीहरू नै छ अब सबैजना अन्त अरू सब्जेक्टहरू पनि ठिकैको छ अब पोलिटिकलहरू भयो तिनीहरू पनि ठिकैको छ